मेरो घरमा चाहिँ पोल्ट्रीहरू चिकन चिकनहरू अन्त खसीको मासु सुँगुरको मासु बनिन्छ नानीको लागि राम्रो हुन्छ सेहतको लागि खास गरी चाहिँ खसीको मासु खायो भने राम्रो हुन्छ जिउहरू चाहिँ दामी लाग्छ राम्रो लाग्छ बिमारहरू हुँदैन बिमारहरू हुँदैन अन्त पोल्ट्रीको मासुमा ठिकै लाग्छ यत्ति राम्रो लाग्दैन मिठो लाग्छ अन्त खुवाउँछु खान्छौँ अन्त खा खसीको मासु खायो भने चाहिँ दामी हुन्छ सेहत शरीर पनि तागत आउँछ पोल्ट्रीको मासुमै चाहिँ राम्रो छैन ठिकै छ अन्त मिठो लाग्छ भनेर खान्छौँ हो अन्त के भन्छ खास चाहिँ सुँगुरको मासु पनि पकिल पाक् पाक्छ हाम्रो घरमा सुँगुरको मासु पनि खान्छौँ सुँगुरको मासु पनि बोसो हुन्छ तर पनि मिठो लाग्छ त्यही कारण खान्छु